हजुर ए म बसिरहेको छु तिमी के गर्दैछौ अँ एकदम तिमी ए अँ अन्त व्यापारहरू कस्तो चल्दैछ व्यापारहरू कस्तो चल्दैछ ए अँ के रोपेको छौ अहिले ए अँ साग कति कसरी बिटा जाँदैछ ए पाएछ त भाव त है मैले त योपालि टमाटर रोपे नि अँ तिस रुपियाँ केजी ए अँ अहँ रोपेन नि अन्त बिउ त थिएन ल ल अन्त उयो दबाईहरू के लाउँदैछौ टमाटरमा इन्डोफिल इन्डोफिल लगायो ए अँ ए त्यही त अब हाम्रो पनि टमाटर हुँदैछ बेच्दैछ नानीहरू खै भित्रैतिर होला म त यहाँ ए अँ भोलि शुक्रवार लान्छ नि त है

धान गोड्यो अन्त

ए अँ त्यही त हाम्रो त रोपेन योपालि धान पनि हो आ नरोपेको हौ धान ए अँ उयो के भन्छ तिमीहरूकोमा उयो छैन भेन्डीको बिउहरू ए अँ त्यही त भेन्डी खोर्सानी पनि छैन होला ए अँ ल ल त्यसो भए अब भ भोलितिर फोन गर्छु नि म